मालबजार गएँ अनि साडी किनेँ अनि त्यो साडी ल्याएर लगाएँ लगाएर बिहामा पनि गएँ एकदमै राम्रो भयो अनि त्यो साडीको दाम पन्ध्र सौ भनेको थियो मैले आठ सौमा ल्याएँ आठ सौमा ल्याएर लगाएँ एकदमै राम्रो लाग्यो